व्यापार र वाणिज्य जस्ता स्थानीय अर्थव्यवस्थामा नेपाली भाषाको प्रयोग कसरी हुन्छ त भन्दा साधारण नेपाली भाषाको नै विशेष त प्रयोग हुने गर्दछ दैनिक रूपमा जनसाधारणले प्रयोग गर्ने लोक जीवनमा प्रचलित भाषाको नै प्रयोग हुन्छ भने कतिपय चाहिँ झर्रो नेपाली शब्दहरूको पनि व्यापार र वाणिज्य जस्ता स्थानीय अर्थव्यवस्थामा प्रयोग हुँदछ